अहिले होमस्टेजहरूको बारेमा भन्नुपर्दा चाहिँ अहिले चाहिँ मेन अब मान्छेहरूले चाहिँ आबो जो टुरिष्टहरू हुन्छ उनीहरूले चाहिँ अब होटेल्स भन्दा चाहिँ मेन अब होटेल्स त अब मेनली अब टाउन एरियामा हुन्छ अनि टाउन एरिया चाहिँ अब एकदमै क्राउडेड हुन्छ मान्छेहरूको भिडभाडहरू बेसि हुन्छ अब गाडीहरू कुदिरहेको हुन्छ त्यही कारण अहिलेको टुरिष्टहरूले चाहिँ प्राय मेनली चाहिँ कै उयो गर्छ भन्दा चाहिँ अब उनीहरूले चाहिँ के खोज्छ भने चाहिँ अब मेन त अब घुम्न आउदाँ त अब मेन अब पिसको लागि त आएको हुन्छ हो त्यो पिस चाहिँ अब मेन त अब क्राउडेड एरियामा त अब तपाईँले अब पिस खोज्छु भनेर त नसोच्दा पनि हुन्छ मेनली चाहिँ अब अहिले चाहिँ मान्छे अब कति मान्छेहरू नेचरसँग कनेक्ट गर्न खोजेको हुन्छ अनि त्यसले गर्दा चाहिँ अहिले चाहिँ होमस्टेजहरू चाहिँ अब गाँउ घरमा पनि बिस्तारै बिस्तारै होमस्टेहरू खोलिन्दैछ हाम्रो एरिया पनि पुरा अब होमस्टेहरू छ अनि मेनली चाहिँ अब नेचरसँग अब कनेक्ट भएको अब फेरि अब गाँउघरमा अब दुई तिनवटाहरू जस्तो हुन्छ होमस्टेजहरू होमस्टेमा बस्दा चाहिँ अब मेन अब जहाँनिर अब रुखपात बेसी छ अब त्यहीँतिर अब अब होमस्टेको छेउछाउ अब साना सानो गार्डनहरू अब भ्यूस्हरू अब जहाँबाट चाहिँ अब अब भ्यूस्हरू पनि राम्रो देख्छ अब त्यस्तोतिर त मान्छेहरू बस्नु अब अहिले चाहिँ अब त्यस्तोतिर अब बस्नु खालि मान्छेले अब मन गर्छ मेनली चाहिँ अब होटेल्स भन्दा चाहिँ अब होमस्टेमा बस्दा चाहिँ के फाइदा छ भन्दा चाहिँ अब होमस्टेमा चाहिँ अब तपाईँ अब बसेको मात्रै पे गर्नुपर्छ खानाहरू एकदमै अब त्यो उयसमै त्यो अब त्यो बसेको तपाईँको बिलमा नै काउन्ट हुन्छ अनि त्यहीँ माथि अब भिलेज एरियाको होमस्टे चाहिँ अब जे पनि पाउँछ अर्ग्यानिक पाउँछ अब त्यही अब त्यही अब एक्सट्रा एक्सट्रा केही अब त्यो दवाईहरू नहालेको फलाउँछ अनि त्यही अब गाँउघरकै अब अर्ग्यानिक खानाहरू खान्छ भने त्यही अब इकोफ्रेन्डली होमस्टेतिर अब बस्नु अब मान्छेले रुचाउँछ अनि रिसेन्टली चाहिँ अब म यहाँनिर सिटोङ्ग जो चाहिँ अब एकदमै अब फेमस छ सिटङ्ग चाहिँ कर्सियङ् डिभिजनमा पर्छ अनि मेरो चाहिँ डिजर्टेसनको कामले गर्दा चाहिँ आई ह्यड टू स्टे सिटङ्ग फर ट्वेन्टी टु डेज अनि म चाहिँ मेरो साथीको घरमा बसेको थिएँ अनि उसको चाहिँ अब सानो होमस्टे थियो अनि त्यो होमस्टेमा चाहिँ प्राय बङ्गाली मान्छेहरू आउँथ्यो डे टू डे पुरा हुने टुरिस्ट अनि उनीहरूले चाहिँ अब के गर्थ्यो भन्दा चाहिँ अब फेमेली भयो भयो फेमेलीसंँग सँगै दुईजना उनीहरूको अब नेबरै अब दुईजना नेबर नेबर भन्दा नि भयो अब उनीहरू चाहिँ अब त्यो दुईजना आन्टीजहरू पनि राखेको थियो त्यो आन्टीहरू चाहिँ अब त्यहीँ छेउछाउ घरकै छेउछाउ प्लस पल्स उनीहरूको रिल्याटिबभ्स थियो उनीहरूलाई चाहिँ अब गाँउ घरमा त अब अब त्यस्तो पढेको पनि हुँदैन अब प्राय काम गर्नु अब बाहिरा जानुपऱ्यो अनि त्यो काम गर्नुको लागि चाहिँ अब अब घरमै अब गाउँ गाउँघरमै अब होमस्टेहरू खोल्यो भने चाहिँ अब अरूले पनि अब चान्स पाँउछ पैसा कमाउने त्यो आन्टीहरूलाई चाहिँ पर डेको फाइभ थाउ फाइभ हन्ड्रेड दिन्थ्यो फाइभ हन्ड्रेड दिँदा चाहिँ उनीहरू पनि अब उनीहरूको पनि घरमा चुला जल्यो नि त अनि त्यो आन्टीहरूले चाहिँ खानाहरू खालि बनाइ दिन्थ्यो अनि त्यहाँ चाहिँ अब उनीहरूले चाहिँ अब पर हेड टुवेल्भ हन्ड्रेड गरेर उठाउँथ्यो टुवेल्भ हन्ड्रेडमा एलङ्ग विथ त्यो खानाहरू सबै त्यहीँनिर काउन्ट हुन्थ्यो अनि त्यसरी चाहिँ अब गाँउघरमा अब सानो सानो होमस्टेहरू खोल्यो भने चाहिँ अब अरूले पनि अब पैसा अर्न गर्ने चान्स पाउँदा रहेछ भन्ने बुझे है